दाजु तपाईँ कहाँ हुनुहुन्छ म सोमबारे डाँडामा दुई घन्टा भइसक्यो तपाईँलाई पर्खेको तपाईँ कति टाइम लाग्छ कति समय लाग्छ तपाईँलाई आइपुग्नु र तपाईँ अहिले कहाँ हुनुहुन्छ